र म चाहिँ सानैदेखिको मलाई चाहिँ एकदमै मनपर्ने भनेको चाहिँ म चाहिँ फौज जोइन गर्न चाहिँ एकदमै मन लाग्थ्यो है मलाई फौज जोइन गरेर मेरो देशको सेवा गर्नु चाहिँ एकदमै मन लाग्छ है र म अहिले चाहिँ फिलहाल चाहिँ म अहिले क्लास ट्वेल्भ पास गरेर कलेज पढ्दैछु र अब म मेरो भविष्यको लागि है मेरो करियरको लागि चाहिँ म चाहिँ पढेर नै केही कुछ गर्ने त्यस्तोहरू पनि मेरो मन मेरो मनमा छ है र म अहिले चाहिँ फिलहाल चाहिँ म अहिले आर्मीमा ट्राई गर्दैछु र आर्मीमा आर्मीमा लागेर है देशको सेवा गर्नु मन छ मलाई अन्त मेरो परिवारहरू है एकदमै एकदमै राम्रो राम्रो कन्डिसनमा राख्नु मन छ है जुन प्रकारले एउटा एउटा स्यालरी एउटा जुन प्रकारले राम्रो स्यालेरी पाएर है एउटा राम्रो स्यालरी पाएर मेरो परिवारहरूलाई है त्यो स्यालरीले घरहरूमा एकदम राम्रो कन्डिसनमा राख्नु मन छ र मलाई मेरो परिवारहरू नि है धेरै धेरै राम्रो बनाउनु मन छ मैले मेरो कलेजको डिग्री मेरो कलेजको डिग्री पास गरिसकेर चाहिँ मलाई एकखेप एसआईको एक्जाममा एक्जाम पनि बस्नु मन छ है एसआईको एक्जाम क्र्याक गरेर मलाई पुलिसमा पनि जोइन हुने मन छ पुलिस अफिसर हुने मन छ

र मेरो करियरहरू पनि धेरै राम्रो नै बनाउने मन छ